मेरो विचार है मलाई लाग्छ मेरो सोचले चाहिँ के भन्छ भन्दाखेरि चाहिँ यो ग्रामीण क्षेत्रको दुःख कष्टहरू चाहिँ अइलेसम्म चाहिँ समाचार मिडियाहरूले चाहिँ नदेखाएको मैले चाहिँ अनुभव गरेको छु है है धेरै मुद्दाहरू यस्तो छन् कोही अब तपाईँको अब भन्नुहुन्छ नि अब डेलिभेरी केसहरू लाँदा लाँदै बाटोमा बाटोको समस्याले गर्दाखेरि सही समयमा है अस्पतालमा पुग्नु नसक्दाखेरि आधा बाटोमै एउटा ना नानी अथवा आमा मरेको देख्नु पाउछौँ है तपाईँको अब कस कतिवटा उयेसमा है बलात्कारहरू भएको यो रिपोर्टहरू समाचारमा कहिले देख्दैनौँ हामी बलात्कृतहरू भएकोहरूदेखि लिएर है धेरै समस्याहरू छ यहाँ गाडी घोँडादेखि लिएर हरेक कुरोको समस्या छ कोही बेला रासिन घोटालाहरू हुन्छ यस्तो चिजहरू चै सरकार समक्षमा चै यो मिडियाहरले चै साह्रै मैले आबो पुऱ्याएको छ जस्तो चाहिँ मैले चाहिँ अनुभव गरेको छुइनँ है तर यो जत्ति पनि मुद्दाहरू छ मेरो देखाईमा है जति पनि मुद्दाहरू छ चाहे कुनै पनि चिज सानो चिज होस् यो चिजहरू चाहिँ प्रचार प्रसार ल्याएर चाहिँ है गभर्मेन्टलाई चाहिँ एउटा खुल्ला उयेसमा चाहिँ यसलाई उद्धार गरेर चाहिँ है एउटा ग्रामीण क्षेत्रको मानिसहरूलाई पनि उपलब्ध गराउने चाहिँ मिडियाहरूको चाहिँ काम हो र मिडियाहरूले चाहिँ यो चिजलाई चाहिँ सही प्रकारले है ग्रामीणको जत्ति पनि सर समस्याहरू छ यो चै वहाँनिर चाहिँ लानुपर्छ भन्ने मेरो मत चाहिँ म राख्छु